हेलो मिस हजुर म प्रिन्सिपल म्याम बोलेको नि हाम्रो तपाईँहरूको लागि नि एउटा खबर थियो कि तपाईँहरूको यो गभर्मेन्टबाट न्यु सर्कुलर निस्केको छ हो तपाईँहरूलाई चाहिँ अब यो न्यु सर्कुलरमा त कतिवटा कुरोहरू छ होइन अनि त्यसमा चाहिँ फर्स्ट अफ् अल त तपाईँहरू अब स्कुल आउँदाखेरि चाहिँ नानीहरू जब स्कुल आइपुग्छ जस्तै नानीको स्कुल लाग्ने टाइम एट थर्टीमा भयो तपाईँहरू चाहिँ आठभित्रमा चाहिँ आइपुग्नु पर्छ स्कुल हो अन्तखेरि उयो एसेम्बली भन्दा एसेम्बलीमा चाहिँ अब कम्पलसरी टिचरहरू हुनैपर्छ टिचरहरू हुनैपऱ्यो एसेम्बलीमा चाहिँ अनि तपाईँहरूले कोही बेला यसरी छुट्टीहरू लिनुभयो भने पनि एप्लिकेसन दिनैपर्छ हो अनि लामो छुट्टीको लागि हो भने अब तपाईँहरूले पहिल्यै प्लान गर्नुभएको छ तपाईँ कहीँ जानु छ यस्तो लामो छुट्टी चाहियो भने तपाईँले एक हप्ता अगाडि नै हामीलाई एप्लिकेसन गरेर जनाइराख्नु पर्छ हामी यति तारिकदेखि चाहिँ छुट्टी बस्छु भनेर यो चाहिँ हाम्रो रुल होइन यो चाहिँ उता गभर्मेन्टबाटै आएको रुलहरू हो कि तपाईँहरूले त्यो फलो गर्नैपर्छ हो अनि स्कुल नानीहरू गइसकेर पनि तपाईँहरू एकछिन दस मिनट पन्ध्र मिनट चाहिँ बस्नैपर्छ क्लासमा हो नानीहरू गइसकेर पनि अन्त जस्तो नानीहरूको थ्री थर्टीमा छुट्टी हुन्छ भने तपाईँहरूको चार बज्नु पन्ध्रसम्म तपाईँहरू बस्नैपऱ्यो अनि यो यसको लागि चाहिँ हामी मिटिङहरू पनि गरौँ भनेको कि किनभने सबैलाई भन्नुपऱ्यो होइन स्कुलमा मिटिङ राखेर अनि त्यही मिटिङमा चाहिँ अब सबैलाई राम्रोसँगले अरू पनि छ थुप्रो अरू कतिवटा सानसानो उयो कुरोहरू पनि त्यो सर्कुलरमा हो अनि अनि तपाईँ अब कहिले स्कुल अहिले त एक हप्ताको लागि अलिक छुट्टी छ यस्तै एक्जाम सकिएर एक्जाम पछाडि चाहिँ मिटिङहरू गरौँ न है है हुन्छ हुन्छ त्यसो भए मिटिङमै सबै अरूहरू सानसानो कुरोहरू चाहिँ सबै मिटिङमै भन्छु नि म ल हुन्छ हवस् राखेँ है गुड नाइट